हाम्रो क्षेत्रमा चाहिँ हाम्रो क्षेत्रमा आयोजना गरिने धार्मिक कार्यक्रमहरू चाहिँ गुम्बा छ बुद्धिस्ट मोनेस्ट्रेरी र कालीमन्दिर भन्ने पनि छ हाम्रो मेरो गाउँको नाम चाहिँ जो छ भाटपाडा टी कमान हो र हाम्रो यहाँ चाहिँ के के धार्मिक कार्यक्रम हरू गर्ने जस्तो कि गुम्बा कालीमन्दिर चर्चदेखि लिएर हाम्रो सबै हामी चाहिँ यहाँ डाइभर्स डाइभर्स रिलिजनको होइन डिफ्रेन्ट रिलिजनको मान्छेहरू हामी यहाँ बस्ने गर्छौँ र हामी हाम्रो यहाँ चाहिँ भेदभाव भेटिँदैन जस्तो कि अब र म चाहिँ बुद्धिस्ट हो र हाम्रो चाहिँ गुम्बा छ बुद्धिस्ट मोनेस्ट्रेरी र मेरो गुम्बाको नाम चाहिँ हो भाटपाडा जियाङ छुप छो गुम्बा र हाम्रो गुम्बामा चाहिँ बुद्ध जयन्ती होइन सबै अस्ति भर्खर बुद्ध जयन्ती हामीले मनायौँ अन्त ठुलो ठुलो प्रकारले नै ठिकठाक पाराले नै मनाएको थियो स्टेजहरू पनि नि बनाएको थियो राति प्रोग्रामहरू पनि हुन्छ अन्त तिन चारजना लामाहरू बोलाउनु भएको थियो र हामीले चाहिँ जो बुद्ध जयन्ती छ हामीले पैसा उठाएर हाम्रो जो कमानको मान्छेहरू गएर स्यालेरीबाट नै पाँच पाँच सौ गरेर काटेको थियो र त्यो पैसाले नै हामीले बुद्ध जयन्ती होइन अब सफल एकदम राम्रो तरिकाले मनाएको थियो र राति चाहिँ हाम्रो प्रोग्राम हुन्छ हाम्रो गुम्बामा र सानो सानो नानीहरू चाहिँ होइन हाम्रो नेपाली गाना र तामाङ गानामा चाहिँ नृत्यहरू गरेको थियो कसैले गीत गाएको थियो एकदमै राम्रो भएको थियो अन्त हाम्रो यहाँ कालीमन्दिर भन्ने पनि छ कालीमन्दिर पनि छ होइन त्यहाँ पनि अब हिन्दू हामी हिन्दू हिन्दू बुद्धिस्ट केही भेदभाव गर्दैन हामी मन्दिरमा पनि जान्छ म चर्चमा पनि जाने गर्छ म सबै ठाउँमा जाने गर्छ हाम्रो यहाँ त्यस्तो छैन त्यस्तो छैन कि बुद्धिस्ट हो त गुम्बामा मात्रै जानुपर्ने त्यस्तो छैन हाम्रो यहाँ र हामीले त्यो त्यो नै सिकाउनुपर्छ होइन आउँदो पिँढीहरूलाई पनि त्यही नै सिकाउनुपर्छ सबै भगवान् एउटै नै हो र अनि हाम्रो यहाँ चर्च पनि छ क्रिस्चियनहरूको चर्च पनि छ अनि क्रिस्चियनहरूले चाहिँ सन्डे सन्डे सन्डे सन्डे उनीहरूले एउटा प्रार्थना गर्ने गर्छ चर्चमा त्यसरी नै हाम्रो पनि बुद्धिस्टरूको होइन अनि सन्डे सन्डे जहाँ हाम्रो गुम्बा छ होइन भाटपाडा त्यसमा हामीले बिहान बिहान गाउने गर्छौँ र अहिले चाहिँ हाम्रो गुम्बामा हो सागादावा चल्दैछ त्यो सागादावा भनेको चाहिँ यो जुन मे महिना छ मे महिनामा चाहिँ हामीले हाम्रो बुद्ध पूर्णिमा र साथै साथ हाम्रो जो गौतम बुद्ध होइन यो बुद्धिस्टको हाम्रो सबभन्दा ठुलो होइन हाम्रो गुरु त हामीले भगवान् मान्ने गर्छ गौतम बुद्धलाई उसको जन्मदिन उसको जन्म यही महिनामा भएको र हाम्रो भगवान्को जन्म यही महिनामा भएको र भगवान्ले जो ज्ञान प्राप्ति पनि यही महिनामा नै गर्नु भएको थियो यही मे महिनामा गर्नुभएको थियो त्यस कारणले गर्दा चाहिँ हामीले यो सागादावा होइन यो महिनामा चाहिँ हामीले एकदम पवित्र पाराले गर्छ हामीले यो महिना चाहिँ माछा मासुहरू खानु छोड्छ होइन अनि बिहान बेलुका हामी गुम्बामा हामी जाने गर्छौँ अनि भनेपछि त्यही हामी जस्तो कि आब भजन भन्छ हिन्दूहरूले हामीले त्यस्तो गर्छ तर अन्त पनि गर्ने गर्छ अनि यो चाहिँ होइन यो महिनामा चाहिँ हामीले जो होइन कमाएको एउटा कमाएको पूण्य चाहिँ हाम्रो चाहिँ नै लाखौँलाखमा गनि गनिन्छ भनेको छ हाम्रो यो बुद्धिस्ट धर्ममा अन्त म चाहिँ अहिले सागादावाको व्रतमा छु र यो सागादावाको व्रत गर्छ अनि यो छ जुनमा हाम्रो साङ्गे हुन्छ त्यसमा अन्त्य हुन्छ अनि हामीले यो महिनामा माछामासु होइन लसुनहरू खानु छोडेको छ अनि त्यही भनेछ र हामी चाहिँ हाम्रो गुम्बा चाहिँ होइन त्यति ठुलो छैन सानै छ र हामीले अहिले पैसा कलेक्ट गरेर हाम्रो ठुलो गुम्बा बनाउँदैछ र हाम्रो यहाँ हाम्रो गाउँमा गुम्बा चर्च होइन मन्दिरदेखि लिएर सबै धार् यो धार्मिक कार्यक्रम हरू हुन्छ हामीले दुर्गापूजाहरूदेखि लिएर होइन क्रिस्मसदेखि लिएर सबै मनाउने गर्छ हाम्रो यो गाउँमा चाहिँ र यति नै भन्दै म आफ्नो उत्तरको यो अन्त्य गर्न चाहन्छु